हेलो हजुर हजुर मखन भोग मखन भोग दोकानबाट बोल्दैछु हजुर हजुर भन्नुहोस् न तपाईँलाई के चाहिएको थियो होला हजुर

तपाईँको तपाईँको रसमलाई छ हो रसदाना छ सन्देशहरू छ चकलेटहरू छ तपाईँको केकहरू पनि हुन्छ यहाँ

हजुर हजुर तपाईँको त्यो युनिट हेरेर हुन्छ केजी हेरेर हुन्छ हो अब तपाईँलाई एग फ्री चाहिएको हो कि एक भएको चाहिएको हो कि

ए हजुर त हामी उपलब्ध गराउन सक्छौँ त्यो तपाईँले तर अगाडि नै दुई दिन अगाडि अर्डर गर्नुपऱ्यो हजुर तपाईँको बट्टावाला अब निक्कै लग्यो भने त हामी डिस्काउन्ट गर्नु सक्छौँ हो अन्त एक तर हामीले एक बट्टाको एउटा बट्टाको चाहिँ तपाईँको तिन सौ साढे तिन सौ गरेर लिँदैछौँ निक्कै लानु भयो यो भने चाहिँ हामी अढाई सौ गरेर दिनसक्छौँ छ बट्टा हजुर हजुर मिलाइदिन्छौँ नि हामी दुई सौ त अलिक पोसाउँदैन दुई सौ बिस गरेर चाहिँ दिन सक्छौँ ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ तपाईँ मलाई कन्ट्याक गर्नुहोस् न ल